नमस्कार भाइसँग एउ हजुर म किसन लामा बोलेको कि भाइसँग एउटा एउटा विषय नमस्ते एउटाविषयमा जान्नु थियो कि भाइको त अब फोटोग्राफीको काम गर्छ अन्त मलाई पनि योपालि अब छोराको बिहा छ अन्त फोटो साथै भिडियो गराउने विचार गरेको थिएँ के कसो पर्छ त्यसले गर्दाखेरि यसो जानकारी लिइराखूँ भनेर सोचेको थिएँ हौ बिहा त अब दुई दिन हो हजुर हजुर लोकेसन तल धोत्रे बालासन हो

अँ जन्ती पनि जानु पऱ्यो खिच्दै जानु पऱ्यो जन्ती टाढो होइन यही घुम हो

हजुर हजुर थर्टी फाइभ हजुर हजुर ए ट्वेन्टी फाइभ थाउजन है हजुर हजुर हजुर हजुर ए है त्यो करिस्मा प्याक के भन्ने चाहिँ ठिक लाग्यो मलाई ए है हुन्छ भाइ त्यसो भए म तिमीलाई दुई दिनमा कन्फर्म गर्छु नि ल बिहाको लागि त टाइम छ कि मैले एडभान्सै तिमीलाई भनिराखेको कि म घर घरमा सल्लाह गरेर फेमिलीसङ सल्लाह गरेर चाहिँ दुई दिन बादमा तिमीलाई कल गर्छु नि ल भाइ पहिला हाम्रो गाउँमा आएको थिएछ नि त्यहाँ एकजना भाइकोमा

हजुर हजुर हजुर त्यही हेरेर त मन पऱ्यो कि त्यसले गर्दा चाहिँ

हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ भाइ राखेँ ल हुन्छ म यो नम्बर सेभ गरिराख्छु नि